हेलो कालेबुङ भान्साघर रेस्टुरेन्ट हो भने म सुजाता छेत्री थापा बाह्र माइलबाट बोली रहेको छु र तपाईँको भान्साघर रेस्टुरेन्टमा नेपाली खानामा दाल भात सब्जी गुन्द्रकको अचार उपलब्ध छ भने मलाई एक बजीसम्ममा बाह्र माइल पठाइ दिनुहोला र त्यस पछाडि मलाई बेलुकीको खानामा साउथ इण्डियन दक्षिण भारतको खाना इडली साम्बार डोसासँगै नरिवलको चटनी पनि सात बजीसम्ममा तपाईँले पठाई दिनुहोला